हाम्रो दार्जिलिङ जिल्लामा मानिसहरूको ठुलो पेसा भनेको चाहिँ अब मेन चाहिँ कमानकै हो है कमानमा पत्तीहरू टिप्ने त्यो कामहरू अब अहिले त अहिले त अब बाटोहरूतिर केटीहरूले धे धेरै के भो धेरै कामहरू गर्छन् बाटोहरूतिर अन्त अब अहिले अब कमानहरूमा जान्छ है अब यहाँ दार्जिलिङमा अब धेरै नै उयोहरू छ एउटा तितौराहरू बनाउने सोर्जहरू छ मेन दार्जिलिङको अब आउने सोर्स एउटा तितौराको पनि फ्र्याक यहाँ छ तितौरा पनि बाहिर जान्छ है धेरै नै छ दार्जिलिङ मा कमाउने सोर्सहरू